मेरो कुकिङ हबीलाई त है मैले पैसाको रूपमै रूपमै लिएको छु त्यसमा त मेरो सानोबाट दोकान छ है त्यहाँ त मैले मम बेच्छु चौमिन बनाउँछु समोसा बनाउँछु है चप बनाउँछु अन्त बदामहरू पनि भुटेर राख्छु है अन्त त्यही भएर मेरो अलि अलि खर्चहरू खर्च निस्कन्छ त्यहाँबाट म घर पनि चलाउँछु है घरकोले मलाई सघाउँछ सपोर्ट पनि गर्छ मेरो घरकोले